हेलो होटेल विनायक हो ए भाइ मैले अघिदेखि फोन ट्राई गरेको खोई त लाग्दै लाग्दैन दस मिनट जस्तो भइसक्यो हो मलाई यहाँनिर दिउँसोको लन्चको लागि मैले अलिकति चिकन करी एक प्लेट चिकन करी र नानीहरूको लागि चिज पिजा अर्डर गरेको खाना त आइपुग्दै आइपुग्दैन धेरै टाइम भइसक्यो हो ए पठाउनु भएको थियो खोई त आइपुगेको त छैन त अहिलेसम्म होइन किन यस्तो ढिलो भएको मलाई त टाइममा नै चाहिन्थ्यो तपाईँहरूको अब होटलको रिभ्यू राम्रै देखेर मैले मँगाएको यसो टाइममा आइपुग्यो भने त मलाई पनि त सुविधा हुन्थ्यो नि होइन कति बेला हिँडेको वहाँबाट डेलिभेरी बोय अघि नै ए खै त हौ अन्त भाइ म त अघिदेखि पर्खेर बसेको त हौ टाइममा आएन भने त मलाई त अप्ठ्यारो पर्छ त मेरो पाहुना गेस्टहरू आउनेवाला छ हो अन्त उनीहरूलाई मैले आउनुभन्दा अगाडि नै यसो रेडी गरेर राखौँ भनेको खै छिटै गरेर पठाइदिनुहोस् न नत्र भने त मलाई अप्ठ्यारो पर्छ होइन र भाइ हुन्छ